र मे मैले गोर्खे भएको कारणले गर्दा मेरो गोर्खे खाना चाहिँ के के हुन् भन्दाखेरि चाहिँ तपाईँको गुन्द्रुक किनेमा सिन्की आलु यस्तै हुन् अन्त गुन्द्रुकको अचार बानाउँदा पनि हुन्छ गुन्द्रुकको झोल बनाउँदा पनि हुन्छ किनेमाको अचार बनाउँदा पनि हुन्छ झोल बनाउँदा पनि हुन्छ सिन्कीको झोल खाँदा पनि हुन्छ र आलुदम आलुको आलुदम आलु चप यस्तै अब नाना थरीको बनाउँदा पनि हुन्छ हाम्रो गोर्खे खानामा चाहिँ त्यो हुन्छ तपाईँको मेन चाहिँ हो गुन्द्रुक सिन्की किनेमा है एकदमै मन पर्छ मलाई त्यो खाना र यो खाना चाहिँ म प्रथम कुरो घरमा नै बनाएर खान्छु र बजारमा तपाईँको खानु भन्दाखेरि चाहिँ को कोही बेला साथी भाइसँग यही पेनाङ रेस्टुरेन्टतिर हौ त्यतातिर गइवरीकन खान्छु एकदमै मनपर्छ मेरो गोर्खे खाना सिनकी कालो दाल सिद्राको अचार किनेमा गुन्द्रुक यो चाहिँ हो मेरो गोर्खे खाना